तपाईँलाई मैले गाडी भनेको थिएँ किन ढिलो गर्नुभएको मलाई लिनु आउनु सक्नुहुन्न भने चाहिँ म अर्को गाडी भन्छु किन मैले टाइममा बोलाएको किन नआउनुभएको मेरो मेरो टाइम गइसकेको छ म अब तपाईँ आउन सक्दैन भने चाहिँ अर्को गाडी म माग माग माग्छुँ अनि जुन ठाउँमा म पुग्नुपर्छ त्यो त्यो ठाउँमा मलाई ढिलो पुगेछ भने चाहिँ राम्रो हुँदैन मलाई म त्यो जग्गामा जानु छ छिटो आउनु आउनुहोस्